पहिलोपल्ट चाहिँ अब म नृत्य गर्न ए नृत्य चाहिँ अब मलाई पुरा मन पर्थ्यो होइन गर्नुको लागि चाहिँ अब डान्सहरू गर्नुको लागि चाहिँ अब मलाई पुरा मन पर्थ्यो सानोमा चाहिँ अब अरूहरू टिभीहरू खोल्थ्यो होइन आमाहरूले टिभीहरू खोलेको देखेर चाहिँ त्यहाँनिर अब डान्स गर्थ्यो हिरो हिरोइनहरू मलाई पनि पुरा डान्स गर्नु मन पर्थ्यो त्यहाँदेखिको चाहिँ मैले मैले पनि हेर्दै त्यो टिभीमा हेर्दै डान्स गर्थेँ आमाको सारी चुन्निहरू लगाएर पुरा मेकअपहरू गर्नु मन पर्थ्यो होइन मेकअपहरू गरेर चाहिँ अब मैले त्यो डान्सहरू जस्तो टिभीमा गर्दैछ त्यस्तै गर्थेँ त्यहाँदेखिको चाहिँ स्कुल गएँ म त्यहाँपछि चाहिँ स्कुलमा पनि ठुल्ठुलोहरू अब पुरा डान्सहरू गर्थ्यो प्रोगामहरू हुँदखेरिको टिचर्स डेहरू चिल्ड्रेन्स डेहरू अब के के के के फेरवेलहरू हुँदाखरिको डान्सहरू गरेको देख्थेँ मलाई पनि पुरा डान्सहरू गर्नु मन पर्थ्यो त्यहाँबाट त्यतिबेला सानै थिएँ र पनि अब ठुल्ठुलोहरूले चाहिँ गर्थ्यो त्यसपछि चाहिँ अब म ठुल ठुलो हुँदै गएँ क्लासहरू बड्दै पनि गएँ ठुलो हुँदै गएँ त्यसपछि चाहिँ अब मैले पनि गरेँ मतलब टिचरहरूले मलाई पनि सिकायो मैले भनेँ होइन त्यहाँदेखिको चाहिँ दिदीहरूले ठुल्ठुलोहरूले सिकाएर धेरै टाइम लाग्यो सिक्नुको लागि चाहिँ अन्त मैले एक एक ओडा गर्दै स्टेपहरू सबैहरू गरेर चाहिँ सिकेर चाहिँ अन्त एउटा गीतमा अब राम्रोसँगले सिकेँ मैले होइन त्यसपछि चाहिँ मैले टिचर्स डेमा चाहिँ एउटा नेपाली गीतमा चाहिँ अब राम्रो ड्रेसहरू लगाएर होइन सबै मेकअपहरू गरेर गरेर चाहिँ सबै अब फुल अब गीतमा चाहिँ राम्रोसँगले चाहिँ नृत्य सिकेर चाहिँ मैले चाहिँ टिचर्स डेको दिन चाहिँ नृत्य सबै डान्सहरू गँरे साथीहरूसँग मिलेर